मेरो चाहिँ फुलबारी आँगनमै छ हो मलाई चाहिँ आँगनमै सजिलो लाग्छ रोप्नुहरू पानीहरू लगाउनु सजिलो लाग्छ सिजन सिजनल फुल भए पनि रोप्छु म हो अनि इन्डोर प्लान्टहरू पनि रोप्छु इन्डोर प्लान्ट्सहरू पनि मलाई पुरा मनपर्छ इन्डोर प्लान्ट्सको मलहरू चाहिँ म कुहिएको पत्ताहरूको हाल्छु आँगनको छेउमा चाहिँ म सिनेरियाहरू रोप्छु हो इजिलियाहरू रोप्छु इजिलिया फुलहरू कलर कलरको छ बेगुनिया